म चाहिँ अब जनावरहरूलाई हेरचाह गर्दा चाहिँ अब हुन्छ अब मेरो म निक्कै अब दुई तिनजना मान्छेहरू राख्छु अब गाईहरू भक् भक्कु हुन्छ पन्ध्र सोह्रवटासम्म हुन्छ अब त्यसलाई एक्लै भ्याइँदैन अब त्यसलाई खोले पकाउनु पऱ्यो दाना पकाइदिनु पऱ्यो आबो टाइममा गोबारहरू सोहर्नु पऱ्यो त्यसलाई सफा सुग्घर राख्नु पऱ्यो घाँस टाइममा तिन टाइमसम्म तिन टाइम हाल्नु पऱ्यो घाँस अब घाँस अब त्यसै अब घरमा पाइँदैन अब जङ्गलबाट काटेर ल्याउनु पऱ्यो त्यसलाई खोलेहरू अब मजाले काटेर आगो फुकेर त्यसलाई खोलेहरू पकाइदिनु पऱ्यो खोलेहरू दिनु पऱ्यो अब गोठमा अब मजाले गोठहरू बनाएर म त्यसलाई मजाले गोठहरू बनाएर त्यसलाई ढलाईसलाई गरेर हुन्छ कि अब छाना मजाले छानाहरू अब काठपात ल्याएर अब काठपात कटाएर काठ पातको छाना ठोकाएर अब मजाले ढलाई सिस्टम बनाएर अब खोले दिने एउटा ढलाई मजाले सिमेन्ट बालुवाहरू ल्याएर ढलाईसलाई गरेर ढलाईबाटै खोले अब टक्कै गयो अब चारो ल्यायो टक्कै त्यो ढलाई बनाएको हुन्छ अब त्यसमा छे खप्पै मजाले हाल्यो अब त्यो भाँडाहरूमा दिँदा चाहिँ अब एउटा डर भाँडा अब तिनीहरूको खुट्टाले हिर्काएर मुखले यताउता गरेर अब त्यो छेड पर्ने डर हुन्छ सिमेन्टको ऊ यो छ भने चाहिँ अब चारो खाने सिमेन्टको खोले खाने बनाएको छ भने चाहिँ त्यसलाई अब घोप्ट्याउनु खोले घोप्ट्याउनु पाएन ढाल्नु पाएन त्यसलाई अब टक्कै अलरेडी त्यो पुरै प्याकिङ भएको हुन्छ त्यही भएर तिनीहरूले केही यताउता गर्न पाउँदैन त्यही खोले हाल्यो घाँस पनि अब मिसिनहरू ल्याएर काट्ने मेसिन अहिले अब पुरा पाइहाल्छ त्यो मेसिन ल्याएर मजाले टुक्रा टुक्रा बनाएर घाँस पनि त्यहीँ हालिदिनु सक्छ हामीले सुँगुरहरू भयो अब सुँगुरहरूलाई पनि अब त्यसरी नै अब खोरसोर बनाएर मजाले पाल्नु सकिन्छ अन्त सुँगुरहरू त्यसरी पाल्न सकिन्छ अब बिमार भयो भने बिमार भयो भने अब हामीले डक्टरहरू बोलाएर अब हेल्थको अब डक्टरहरू पुरा हुन्छ डक्टरहरू बोलाएर अब डक्टरहरूलाई अब बोलाएर त्यसमा दबाई पानीहरू उनीहरूकोमा अब पुरा अब डक्टर उनीहरूले पास गरेको हुन्छ त्यही भएर त्यही अनुसारले दबाईहरू दिएको हुन्छ टाइम टाइममा दबाईहरू दियो त्यसलाई कसरी हुन्छ अब खोलेमा दिने हुन्छ कसै अब कसै अबो सप्रे गरेर जिउमा छर्किएर त्यसलाई अब कतिवटा झिँगाहरू आउँछ तिनीहरूले किटानुहरू बनाउनुहुन्छ किटानुहरू त्यहाँदेखिन्को हटाउने गर्ने हुन्छ अब दबाईहरू अब लिकुइड सिसटम हुन्छ ट्याबलेट हुन्छ त्यसलाई अब पानी यस्तो चोङ्गेहरू जस्तो के के बनाएर त्यसलाई अब बाँसको यस्तो चोङ्गेहरू बनाएर मुखबाट अब ट्याबलेट त डाइरेक्ट खुवाउनु सक्दैन अब चोङ्गेमा पानीसँग घोलेर ट्याबलेटहरूलाई मजाले पिँधेर चोङ्गेभित्र हालेर मजाले पिँधेर पिँधेर पानीसँग फिटेर चोङ्गेबाट खुवायो भने चाहिँ अब एकदमै त्यसलाई सजिलो पर्छ दबाईहरू अब खुवाउनुको लागि हो भने गाई बस्तुतिर